हामीलाई चाहिँ गाउँमा चाहिँ तीर धनु या आर्चेरी खेल्नु खेल्नु सिकाउँछन् आर्च आर्चेरी खेल्दा हामीलाई हामीले हाम्रो आँखा तेज कनसन्ट्रेसन राम्रो हुन्छ अनि तीर धनु हाम्रो गाउँमा पाँच पाँचजना खेल्ने गर्छन् दुईपट्टि तार्गेट हुन्छ अनि तीर धनु धेरै राम्रो खेला हो